मलाई खाना बनाउनुको समय बताइरहेको छु कति लाग्छ है म खाना बनाउनुको समय मलाई यस्तै एक घण्टाहरू लाग्छ है बनाउँदाखेरि र टाइम लाग्छ एक घण्टा लाग्छ बनाउँदा खाना बनाउनको लागि त्यसमा दाल सब्जी सब्जी अचार नै बनाउनु पर्यो त्यसमा टाइम लाग्छ टाइम दिएर ध्यान दिएर बनाउनु पर्यो है जब जस्तो सुकै बनाउनु भएन राम्रो राम्रो मिठो बनाउनु पर्यो है त्यसकै लागि टाइम पुरा लाग्छ मलाई आरामले बनाउँछु एक घण्टा लगाएर बनाउँछु है अनि मलाई एउटा फ्राई राइस चाहिँ चिकन फ्राई राइस चाहिँ बनाउन आउँदैन थियो है मैले कति ट्राई गर्दा पनि जानिनँ चिकन फ्राई राइस बनाउन त्यसको लागि है मैले कति हेरेर है अब अनलाइनबाट हेरेर सिकेर है सिकेँ सिक्ने कोसिस गरेर कति हेरेँ हेरेँ अनि है हेरेर सिकेँ लास्टमा मैले सिकेँ र अहिले मलाई कति चिकन फ्राई राइस बनाउनु यस्तै आधी घण्टा आधी घण्टा चाहिँ लाग्छ आधी घण्टा लाग्छ पहिला मलाई त्यस्तै एक घण्टाहरू लाग्थ्यो है नजानेर त्यसमा मैले हेरेर पुरा सिकेर के के लगाउनु पर्छ त्यसमा है के के हाल्नु पर्छ कसरी बनाउनु पर्छ कसरी बनाउँदा मिठो हुन्छ है त्यो सब हेरेर मैले अहिले चाहिँ जानेर बनाउँछु है अहिले चाहिँ राम्रो बनाउँदैछु मिठो पनि बनाउँदैछु त्यसमा मलाई अहिले सिक्नुमा छैन है मैले सिकी सकेँ अहिले हेरेर राम्रो बनाउनु थालेको छु अहिले चिकन राइस बनाउनु चाहिँ जानेको छु अहिले हेरेर है यही छ मेरो खाना बनाउने टाइमहरू है